मैले लेख्दा हुँदै चाहिँ म विशेष गरेर यसरी लेख्न रुचाउँछु कि मैले लेखिसकेपछि जे पनि लेख्छु त्यो चाहिँ कोही पनि कुनै पनि वर्गका अथवा कसैले पनि पढ्दा चाहिँ क्लिष्ट नहोस् र सजिलैसँग त्यसको भावको विस्तार भएको होस् जस्तो भएको छ जस्तो कि कत्ति लेखकहरू वा लेखकहरूका लेखनमा हामी पाउँछौँ जो धेरै बुद्धिजीवीले मात्र बुझ्नसक्ने र धेरै क्लिष्ट भाषाहरूको प्रयोग भएको हुँदा सामान्य जनमानससम्म त्यसको प्रभाव नपरेको हामी पाउँछौँ र मलाई चाहिँ अथवा मलाई लाग्छ मेरो लेखनलाई अलि बेग्लै बनाउन चाहिँ यो शैली हो जो शैलीले चाहिँ धेरैलाई असल तरिकामा अथवा सजिलैसँग बुझ्नमा सहयोग पुर्याउँछ मैले सुधार गर्नचाहने कुराहरू चाहिँ म धेरै गद्यात्मक लेख्छु र अहिले मानिससँग धेरै लामो लेखन पढिरहने समय छैन त्यसैले गर्दा जतिसक्दो छोटोमा धेरै कुरा भन्ने म प्रयासमा छु